हेलो आरती तेरो रेस्टुरेन्टबाट मैले मेरो घरमा पाहुना आउनुभएको छ कि अन्त खाना मैले अर्डर गरेको थिएँ कति बेला आइपुग्छ होला नि त्यही भएर आज तिम्रो चाहिँ रेस्टुरेन्टबाट मेरो पाहुना आउनुहुँदैछ उहाँहरूलाई चाहिँ खाना त्यहाँबाट अर्डर गरेको खाना चाहिँ खुवाइदिन्छु आज भनेको थिएँ मैले त्यही भएर चाहिँ अन्त मैले कल गरेको नि